विशेष मैले बौद्धिक तवरमा चुनौती दिने पुस्तक पढेको भनेको र यस्तै आफ्ना धर्मको पुस्तकहरू हो र बौद्ध धर्म यस्ता धेरै पुस्तकहरू छन् र एउटा हामीले पाठ पुजा गर्ने किताबहरू छ जसलाई हामी मनिमहलम पाठ भनेर पनि पढ्ने गर्छौँ जसमा हामीले घरमा पुजा गर्दा घरमा आफ्नो कोही प्रियजनहरू हाम्रो देहान्त हुँदा उहाँहरू को दाह संस्कार गर्नु पर्दा र उहाँको अन्त्येष्टि गर्नु पर्दा त्यो मनिमहलम किताबहरू हामीले पढ्ने गर्छौँ जुन मनिमहलम किताबमा त्यहाँनिर मनिको जपहरू छ अनि गुरू रिम्पोछेको जपहरू छ चेरेङ्सीको जपहरू छ अनि त्यसमा डोल्माको जपहरू छ त्यो चाहिँ सरल तरिकाले हामीले हाम्रो धर्मगुरु लामाहरूबाट पनि सुन्न पाइरहेका छौँ र त्यसको एक एकवटा अर्थहरू त्यो मन्त्रको एक एक अर्थ अर्थहरू त्यसको भावहरू र त्यसले भन्न चाहेको वास्तविक कुराहरू के हो भन्ने कुरा चाहिँ त्यो मनिमहलम किताबमा हामी पढ्न पाइन्छ र त्यो हामीले दैनिक रूपमा बिहान बेलुका हाम्रो छेसममा पुजा गर्दा त्यो मनिमहलमहरू त्यो किताबहरू हामी पढेर त्यसको नियम नीतिलाई हामीले पालन गर्नु पर्ने हुन्छ र पुस्तकहरू भन्नु पर्दा एउटा चुनौती दिने अन्त यही कुराहरूलाई म मेरो साथीहरू आफन्तहरूलाई पनि ज्ञान बाँड्ने गर्छु र यो पुस्तकभित्र यो चिजहरू उपलब्ध छ यो चिजहरू ले यो किताबभित्र अथवा यो पुस्तकभित्र यो पुस्तकको त्यो जुन पार्ट अथवा त्यसको जति पनि शीर्षकहरूमा के के शीर्षकमा त्यो लेखिएको छ त्यो कुराहरू चाहिँ म सबै साथीहरूलाई मेरो आफ्नो जानेको भरि र मलाई गुरुले भनेको कुराहरू म उहाँलाई यसको अर्थपूर्ण कुराहरू वृत्तान्तरूपमा उहाँहरूलाई भन्ने गर्छु मेरो आफ्नो साथीभाइहरूलाई मेरो आफ्नो आफन्तहरूलाई छर छिमेकहरूलाई म त्यो कुराहरू सेयर गर्ने गर्छु र यस्ता धेरै किताबहरू छ र अब भन्दै लाँदा यो समयले पनि अब अलिकति हामीलाई साथ नदिएको जस्तो मलाई महसुस हुन्छ र हामीले धार्मिक पुस्तकहरू यस्ता धेरै धेरै धर्म पुस्तकहरूबाट हामीलाई ज्ञान प्राप्त गरेको छु र मैले ज्ञान आर्जन गरेको भनेको एउटा किताबमध्ये त्यो मनिमहलमको किताब पनि एउटा पर्दछ मेरो आफ्नो ज्ञानको कुराबाट आध्यात्मिक ज्ञानको कुराबाट